मेरो अब दोकानमा अब काम गर्दा त अब त्यस्तो ठुलो ठुलो गल्ती त केही पनि हुँदैन अब दोकान पनि ठिक्कै सानो ठ सानो सानै छ गल्ती त्यस्तो ठुलो त केही हुँदैन तर पनि अब कहिलेकाहीँ चाहिँ अब त्यस्तै अब सौदाहरू ल्याउँदा बेसी अब महिनाको सौदा ल्याउँदा त अलिक बेसी नै हुन्छ त्यो त्यति बेला चाहिँ अब सौदा ल्याउँदाखेरि चाहिँ के हुन्छ भने कोही बेला अब उनीहरूले नै बेसी जोडेको हुन्छ कोही बेला आधी सौदा ल्याएको अब आधी कार्टुन छ तेल ल्याएको छ भने अब पुरा कार्टुनको जोडेको हुन्छ अरू सब चामलहरूमा पनि अब त्यस्तै अब जति भनेको छ दाम त्यो भन्दा चाहिँ अब बेसी जोडी राखेको हुन्छ त्यति बेला चाहिँ अब म गएर अब म आएर हिसाब गर्दा सामान हेर्दे हिसाब गर्दाखेरि चाहिँ अब त्यो केही गडबड भएको हुन्छ त्यति बेला चाहिँ अब म गएर भन्छु वहाँनिर म वहाँनिर महाजनलाई चाहिँ अब यस्तो भएछ भनेर भन्दा चाहिँ उनीहरूले चाहिँ अब एउटा विश्वाससँगले अब सधैँ गरिराखेको हुनाले विश्वास उनीहरूलाई पनि छ त्यस कारण चाहिँ उनीहरूले चाहिँ त्यो हिसाब किताबहरू मिलाइदिन्छ अन्त मेरोबाट कोही बेला फेरि अरू कसै कस्टमरहरूले पनि सामानहरू लाँदा कोही बेला मैले पनि अब भुलेर अब बेसी नै जोडी राखेको हुन्छु कतिवटा बि अब कोही बेला के कताको के जोडि राखेको हुन्छु त्यती बेला चाहिँ उनीहरू आएर भन्दा अब त्यो पनि अब मैले हिसाब हेरेर सम्हालिदिन्छु